खाना पकाउन सुरु गर्नुअघि चाहिँ म चाहिँ सामग्री चाहिँ के लिन्छु भने अलिकति दुईवटा जस्तो पियाज अनि दुईवटा जस्तो टमाटर त्यसलाई चप गरेर चाहिँ काटेर राखिदिनु होस् त्यहाँदेखि चाहिँ लहसुनलाई अलिक उयो गरेर राखिदिनु होस् काटेर अनि दुईवटा जस्तो खोर्सानी लिएर त्यहाँदेखि साइडमा म राख्छु तरकारी तरकारी वा साग म राख्छु त्यो सागलाई पनि मजाले काटेर है धोएर त्यहाँदेखि मसलामा चाहिँ म राख्छु नर्मल मसला त्यो जस्तो भयो जिरा मसला है हर्दी पाउडर नुन भयो होइन त्यहाँदेखि त्यो काटेर चाहिँ पकाउँदा चाहिँ धेरै राम्रो हुन्छ धेरै मिठो पनि हुन्छ